अब्योस्ली केही वर्षमा नृत्यहरूमा धेरै परिवर्तनहरू आएको छ त्यसको फर्महरूमा धेरै परिवर्तन आएको छ पुरानो नाचहरू नयाँ नाचहरूभन्दा भिन्न नै हुन्छ किनकि पहिला मारुनी नाचहरू नाच्थ्यो हाक्पारे हाक्पारे रोदी नाच यस्ता नाचहरू मारुनी नाचहरू कौडा कौडा नाचहरू हुन्थ्यो भने अहिले त्यस्ता नाचहरूका फर्महरूमा धेरै परिवर्तनहरू आएका छ गरगहनाहरूमा पनि धेरै प्रकारको फरकहरू आएका छ जस्तो प्रकारको वेशभूषाहरू छन् त्यस कुराहरूमा धेरै फरक प्रकारले डान्सहरू नाचहरू नृत्यहरू गरिन्छन् कौडा भन्ने काही नाचहरूमा पनि फ्युजन प्रकारले त्यसलाई नयाँ प्रकारले प्रस्तुत गरिने गरिन्छ